म बिरुवा उमार्नुको लागि गाईको मल सब्जीको छिल्का अनि फुलहरूको लागि बाहिर बगानतिर कमानबारीमा गएर कमानबारीको पत्ताहरू बटुलेर ल्याउँछु अनि एउटा खाल्टो खनेर त्यसमा हालेर सब्जीको छिल्काहरू पनि त्यहीँ हाल्छु चियापत्तीको खोस्टाहरू पनि त्यहीँ हालेर त्यो खाल्टोमा पानी हालेर त्यसैलाई मल बनाउँछु अनि गाईको गोबर पनि हालेर मल बनाउँछु र त्यही मलहरू सबै फुलका बिरुवाहरू सब्जीका बिरुवाहरू सबैमा त्यही मल हालेर म सबै बिरुवाहरूलाई राम्रोसँगले उमार्छु अनि मलजल गरेर त्यसलाई ठुलो बनाउँछु र त्यही बिरुवाहरू नै राम्रो हुन्छ भनेर सबैले भन्छन् विशेष गरी बगानको मल पत्ताहरूको मल प्रयोग गर्नु नै फुलहरूको लागि चाहिँ उचित हो राम्रो भएर सप्रेर जान्छ फुलहरू पनि त्यही कारणले म सबैलाई भन्छु कि फुलको लागि चाहिँ बगानको मलहरू नै प्रयोग गर्नु नै उचित हो अनि सागसब्जीको लागि चाहिँ गाईको गोबर चियापत्तीको मल यो सबै कुराहरू नै सब्जीहरूको लागि चाहिँ राम्रो हो माटो पनि घरकै माटो बारीकै माटो त्यही माटोमा मलहरू हाल्यो अनि मोलमाल पारेर सबै बिरुवाहरूमा हालिदियो भनेदेखि त्यही बिरुवाहरू नै राम्रो भएर जान्छन्